कार्य कुनै पनि खराब मौसममा पनि छिटो खाना डेलिभर गर्न लागि डेलिभरी पार्टनरलाई राम्रो सुझाउ दिनुहोस् परिदृश्य तपाईँँ कुनै ठाउँमा हुनुहुन्छ र कुनै रेस्टुरेन्टबाट खाना अर्डर गर्नुभएको खराब मौसम अवस्थाका बारेमा सोच्नुहोस् तपाईँँले के थाहा पाउनुभयो भने रेस्टुरेन्ट सेवाले तपाईँँलाई खाना पुर्याउनमा उत्कृष्ट काम गरेको छ कि छैन र अब तपाईँँ तिनीहरूको सेवा खानाको गुणतर गुणस्तर कुनै स्पे स्पिलेजका लागि आफ्नो प्रतिक्रिया साझा गर्न चाहनुहोस् तपाईँँले रेस्टुरेन्टको नाम अर्डर गरिएको खाना अर्डर गर्ने ठाउँ उल्लेख गर्नुहोस्